मलाई नेपाली भाषाको अनुकरण शब्दहरू धेरै मन पर्छ जस्तै प्वाक्क थ्याच्च थपक्क वा जस्तै धेरै प्रकारका शब्दहरू छन् जसरी हामीलाई बोल्नुमा सहज हुने गर्छ अनि म नेपाली भाषाको वक्ता भएकोमा र म नेपाली भएकोमा एकदमै गर गर्व गर्ने गर्छु गर्व गर्ने गर्छु किनभने आफ्नो जाति आफैँलाई धेरै मन पर्ने गर्छ यत यतिको सजिलो नेपाली भाषा जतिको सजिलो छ त्यतिको सजिलो भाषा कुनै छैन ल म नेपाली भएकोमा धेरै गर्व गर्छु